हेलो हजुर के म एसबीआईको एम्प्लोईसँग बात गर्दै छु मेरो एउटा नयाँ अकाउन्ट खोल्नु थियो अनि त्यसै कारण के के डक्युमेन्ट्स चाहिन्छ अनि के के कति पैसा चाहिन्छ भनेर कल गरेको थिएँ मैले मेरो नाम श्रीति छेत्री मेरो एज थर्टी मेरो कालिम्पोङ हजुर सिङ्गल अकाउन्ट हजुर हजुर हजुर

ए हजुर अनि त्यो के भन्छ थाउजन्ड रुपिजको डिपोजिट गरेर त्यो फर्म फिलअपको पैसा काटिएको हो कि त्यो मेरै ब्याङ्क अकाउन्टमा बस्छ ए हजुर अनि के भन्छ आधार कार्डहरूको जेरक्स प्यान कार्डहरूको सबैको जेरक्सहरू चाहिन्छ है कि नम्बर मात्रै चाहिने हो हजुर होइन मेरो हजुर अनि मेरो नानीको पनि अकाउन्ट खोल्नु थियो हजुर एज लिमिट हुँदैन है नानीहरूको लाइक सानो सानो एजहरूको कति एजदेखि खोल्न सक्छ होला हजुर यसमा ट्रान्जेक्सन लिमिट हुन्छ लाइक कति पैसा मन्थमा चलाउन सक्छ भनेर